हाम्रो क्षेत्रका कला र संस्कृतिको विकासमा सहयोग पुऱ्याउन आर्थिक कोषका स्रोतहरू त कोही छैनन् तर हामीले घरमा बसी बसी पनि कतिवटा यस्तो संस्कृतिको विकास हुने काम गरिरहेका छौँ हाम्रो सानो सानो नानीहरूमा स्कुलका टिचरहरू द्वारा कम्ती मात्रामा भए पनि यस्तो ज्ञान दिन दिन्छौँ विकासद्वारा अहिले बाल विकासद्वारा अहिले युट्युबबाट पनि हामी कतिवटा यस्तो ज्ञानको कुराहरू सिकेर संस्कृतिको विकासमा सहयोग पुऱ्याउन चाहन्छौँ